मेरो चाहिँ अब लक्ष्य भन्दाखेरि चाहिँ अब के थियो म चाहिँ अब कलेज चाहिँ गर्ने वाला थिइनँ होइन म चाहिँ अब एक वर्ष ड्रप गरेर आइआइटी कलेजमा ट्राई गरौँ भनेर भन्दै थिएँ अन्त जेइइको एक्जाम दिउँ भनेर भन्दै थिएँ अन्त मैले घरमा पनि कुरा गरेको थिएँ अन्त घरबाट भन्यो ए त्यो हाउडेको कुरा नगर तेरो एक वर्ष वेस्ट हुन्छ के हुन्छ भनेर भन्नु भयो घरबाट पनि अन्त त्यो अब म पढ्दैछु अब यो के के अरे कलेज त गर्दैछु तर पनि मलाई त्यस्तो खासै इच्छा त थिएन यो कलेज गर्न चाहिँ अन्त म चाहिँ इन्जिनियरिङपट्टि चाहिँ अब धेरै सोक लाग्थ्यो सानैबाट अब सानैबाट अब त्यो हुन्छ नि सानोमा गाडीहरू किनिदिन्थ्यो मलाई रिमोट भएको गाडीहरू किनिदिन्थ्यो अब भाकभुक पारिदिहाल्ने मोटर निकाल्ने अब बेटेरीलाई चलाइहाल्ने अब त्यो मोटर अब जे जे पनि कुराको पाउँछ फुटायो फेरि जोड्यो त्यस्तो खाले के अब मलाई चाहिँ अब धेरै मजा लाग्थ्यो त्यस्तो कामहरू गर्न चाहिँ अब के के खोल्दै जोड्दै गरिबस्नु चाहिँ मलाई अब यो इन्जिनियर हुन चाहिँ आहिले मात्रै इच्छा लागेको होइन सानैबाट अब के अब इच्छा थियो इन्जिनियर हुन्छु म अब यस्तो गर्छु म पनि अब त्यो त्यो फिल्डमा इन्जिनियरको फिल्डमा जान्छु भनेरै मैले अब प्लस टुमा पनि अब साइन्स लिएर पढेँ पिसिएम लिएर पढेँ अन्त फेरि अन्त घरबाट भन्यो अब ड्रप नले तँ कलेजै गर्दै गर्न अन्त कलेजमा के के कसो हुन्छ अन्त तँ त्यो एक्जाम पनि अर्को वर्ष दे भनेर भन्नु भयो अनि त्यो गर्दा फेरि चाहिँ अहिले कलेज चाहिँ गर्दैछु तर अब कलेज भन्दा पनि अब म्याथ्स म्याथ्स अनर्स अब म खास चाहिँ अब म त्यस्तो अब त्यो थिइनँ अब कलेज गर्ने वाला प्लान पनि थिएन मेरो होइन अब त्यो कलेज गर्छु भनेर सोचेको थिइनँ दस मनमा एक मन पनि सोचेको थिइनँ कलेज गर्छु यस्तो गर्छु भनेर अन्त कलेज अब मैले फर्म चाहिँ भरिरहेको थिएँ अब त्यसै अब आए पनि ठिकै छ आयो भने गर्छु नभए गर्दिनँ त्यस्तो इच्छा छैन भनेर गरिरहेको थिएँ अन्त कलेजमा चाहिँ मेरो टक्कै म्याथ्समा नाम आएछ अन्त म्याथ्समा जस्तो फर्स्ट लिस्टमै आएछ नाम जस्तो आयो त्यस्तै अब भरिहाल्यो अब अरू त अरू केमेस्ट्री फिजिक्सको जस्तो मलाई अब इन्टरेस्ट पनि थिएन म्याथ्स त अब भरिहालेँ अन्त म्याथ्स अनर्स गर्दैछु अहिले चाहिँ अन्त फर्स्ट सेममा अन्त त्यो गर्दा फेरि चाहिँ अब धेरै कठिनाइहरू पनि छ अब तर म अब यो अब मेरो यो गोलमै फोकस गर्नु पर्छ मैले अब यो कलेज चाहिँ अब जस्ट मैले त्यो बित्थामा घरको मन राखिदिनको लागि मात्रै गरेको जस्तै खाले हो तर अब मेरो अर्कै मेरो चाहिँ अब अर्कै गोल्स मेरो अर्कै प्लान्सहरू छ अब म चाहिँ अब इन्जिनियरिङ फिल्डमै गर्छु भन्ने खाले मेरो अब सोचहरू छ अब त्यो अब त्यो अब वर्षमा जनवरीमा कि कहिले हुन्छ होला हौ यो जेइइको एक्जाम तै त्यति बेला अब त्यो जेइइको दुइवटा एक्जाम हुन्छ मेन्स र एडभान्स हुन्छ अन्त हामी पहिला मेन्समा छिर्नु पर्छ अन्त एडभान्समा छिर्यो भने चाहिँ हामी अब आइआइटी टप टेन अब इन्डियाको टप टेन कलेजमा हामी अब एडमिसन गर्न पाउँछ त्यहाँ अब एडमिसन त गर्न इफ अब सपोज अब बाइ लकले अब कलेज पाएँ मैले अब होइन म कलेज पाएँ अरे अन्त फेरि धेरै खर्चहेरू छ अब इन्जिनियरिङ कलेजमा चाहिँ अब नभनेको तपाईँको अब थर्टी ट्वेन्टी टु थर्टी लाक्स त अब खर्च हुन्छै हुन्छै अब दुई तिन अब फोर इयर्सको हुन्छ कलेज त इन्जिनियरिङ कलेज त अन्त त्यहीमा सबै बोर्डिङ फिज अब के के हुन्छ त्यो अब पढ्नुको टिउसनहरू एक्स्ट्रा गर्दाखेरि अब धेरै खर्चहरू छ अन्त त्यसैले गर्दा फेरि चाहिँ अब म अब बिचमा परिरहेको छु अब मेरो गोल्समा फोकस गर्नु कि अब आमा बाउको अब भनाइमा चल्नु भनेर अब अब म मात्रै अब एक्लो छोराको त अब भइहाल्थ्यो अब दादाहरूलाई पनि पढाउनु पर्छ दादाहरूले पनि अब मास्टर्सहरू गर्नु पर्छ त्यही भएर अब म अब त्यो जे जे गर्दैछु त्यसमै अब म अब फोकस गर्छु म कलेज गरी अब कलेजमै अब फोकस दिन्छु होइन